हेलो पल्लवी मैले अस्तिको हप्ता सेम्पू किन्छु भनेको थिएँ नि अनलाइनबाट त्यो आयो कि कस्तो रहेछ नि त्यो सेम्पू त युज गरेको कि मैले दुई तिनपल्ट तर पुरा त्यसले चाहिँ कपालहरू पुरा चायाहरू पराउँदो रहेछ हो अनि पुरा ड्राई बनाएर कपालहरू झरेर पुरा त्यस्तो हुँदोरहेछ तिमीले पनि त्यो किन्छु भन्दैथ्यौ नि नकिन है बरू बजारबाट राम्रोहरू यसै हेरेरै किन मैले त त्यहाँबाट किनेको कस्तो अब रिभ्युहरू पनि राम्रो आएको थियो हो रेटहरू पनि राम्रो थियो राम्रो हुन्छ भनेर किनेको त खै कस्तो घिनलाग्दो रहेछ कपालहरू पनि डल्लै ड्राई भएर कस्तो भइरहेको छ अन्त मेरो मात्रै हो कि भनेर चलाउनु दिदीलाई पनि चलाउनु दिएको कि कस्तो दिदीको पनि त्यस्तै भएछ छ्याः न नकिन ल त्यो चाहिँ तिमी बरू बजारबाट मजाले हेरेर मजाले अब हेरेर किन न ल